मलाई मन पर्ने खाना गोर्खाली खाना हो यो खानामा चाहिँ हामीले भात गुन्द्रुकको झोल सुँगुरको मासु र साग किनेमाको अचार मुलाको अचार छुर्पीको अचार यो खानाहरू चाहिँ मलाई एकदमै मनपर्छ यो चाहिँ हाम्रो बाजे बराजुदेखि नै यो खानाहरू हामीले खाएर आएको हो किनकि गुन्द्रुकको झोलले हामीलाई गुन्द्रुकको झोल खाँदा चाहिँ हामीलाई पचाउने पनि गर्छन् गुन्द्रुकको झोल एकदमै राम्रो हो मुलाको अचारले पचाउँछ यसले चाहिँ डाइजेस्ट टिभ सिस्टममा पनि हामीलाई काम गर्छ र यो खानाहरू चाहिँ उहिलेदेखि बाजे बराजुलेदेखि नै हामीले यो खाना खाँदै आएको हो र यो खाना हामीलाई गोर्खाली खाना असाध्यै मनपर्छ